ग्रामीण समुदायमा है खेलकुदले एउटा प्रथम कुरो त एउटा हेल्थलाई राम्रो गराउँछ है हेल्थ एउटा सा स्वस्थ बनाउ स्वस्थ्य रूपमा बस्नुसक्छ र एउटा कुरो खेल खेल या त खेल्दै जाँदा आफ्नो कलालाई प्रस्तुत गर्दै जाँदा उनीहरूले नेसनल लेभलदेखिको लिएर माथि माथिसम्म पुगेर है उनीहरूले त्यही आफ्नो एउटा सोच बनाउन सक्छ र अर्को कुरो खेलकुदले खेलकुद गर्दै जाँदाखेरि उनीहरूले राम्रो राम्रो पुरस्कारहरू थाप्छन् है र पुरस्कार थापेबापत उनीहरूले एउटा काहीँ सैनिक भर्तीमा पनि उनीहरूलाई सहयोग पुर्याउन सक्छ